यो प्रज्वत एजेन्सी ट्राभल एजेन्सी हो हजुर अन्त तपाईँलाई त खै मैले त गाडी भनेको थिएँ पठाइ दिनुभएन त टाइममा मेरो साढे सातको बिहानको थियो फ्लाइट अन्त यहीँनिर आठ बजिसक्यो म कति बेला गएर चाहिँ अन्त मेरो त प्लेन त उम्क्यो तपाईँले त्यसो भनेर कहाँ हुन्छ तपाईँलाई मैले विश्वास गरेर मलाई गाडी पठाइ दिनुहोस् टाइममा भनेको त्यो भन्दा अगाडि नै तपाईँले गाडी पठाइ दिनुपर्ने थियो वहाँ गएर हामी दुई घन्टा अगाडि त पुग्नुपर्ने हो त्यसो भनेर हुँदैन नि त्यो त तपाईँको भुल हो तपाईँले पठाइ दिनुभएन भनेपछि त म त तपाईँको भरमा परेर बसेँ अन्त त्यत्रो टिकट काटेको मैले मेरो टिकट त त्यसै खेर गयो अन्त त्यसरी कहाँ हुन्छ त भनेर अन्त पठाइ दिनुपऱ्यो नि त्यो केही न केही गरिदिनु पऱ्यो कि मेरो टिकटको पैसा फर्काइदिनु पर्छ होइन भने एउटा उपाय गरिदिनु पऱ्यो मेरो वहाँ पनि टाइममा पुग्नुपर्ने मैले मेरो कतिवटा कामहरू थियो सबै मेरो प्रोग्राम नै तपाईँले उयो गरिदिनु भयो फेल गराइदिनु भयो हुँदैन त्यसो गर्दा त म त मान्दै मान्दिन मलाई त फिफ्टी पर्सेन्ट भए पनि फर्काइदिनै पऱ्यो मैले फेरि जानुपर्छ तपाईँको खुसीले मात्रै भएन नि त मेरो पैसा त्यत्रो खेर गयो म सक्दिन नि म आज पनि भोलि पनि म फुल पेमेन्ट गरेर त्यसरी जान त म सक्दिन हुँदैन हुँदैन म तपाईँको मात्रै कुराले हुँदैन हाम्रो पनि एउटा कुरा सुनिदिनु पर्छ

हुँदैन नि त्यसरी कम से कम फिफ्टी पर्सेन्ट त फर्काइदिनै पर्छ सधैँ हाम्रोमा पनि पैसा कहाँ हुन्छ त एउटा मान्छेको एउटा सेड्युल हुन्छ एउटा प्रोग्राम हुन्छ त्यो अनुसारै फिक्स गरेको हुन्छ लु है म त मान्दिन त्यसो भनेर त केही न केही त हामिलाई गरिदिनै पऱ्यो हुन्छ हुन्छ म आउँदैछु म आउँदैछु तपाईँले मलाई केही न केही उपाय चाहिँ गरिदिनु पऱ्यो है हवस् हवस्